म अहिलेसम्म गएको ठाउँहरू चाहिँ हो तपाईँको कन्याकुमारी हो केरेला कन्याकुमारी चाहिँ मलाई किन मन पऱ्यो भन्दा चाहिँ कन्याकुमारी चाहिँ सब से भन्दा अब मलाई एकदम ओभर वार्मिङ त्यो मलाई फिलिङ दियो जसमा चाहिँ अब गरम त गरम तर अब हुन्छ नि अब पिस समुद्रको छेउमा त्यो ब्रिजहरू आउँदा चाहिँ अब त्यो अब त्योहरू मैले कहिले एक्सपिरियन्स गरेको थिइनँ त्यसले गर्दा त्यो चाहिँ मलाई एकदम मन पऱ्यो अनि केरेलाको चाहिँ नेचरल भेजिटेसन चाहिँ एकदम ग्रिनी रिजन चाहिँ हुन्छ अब हिल्समा जस्तै ग्रिनेरी थियो हो अनि त्यो भक्कु कोकोनटको ट्रिहरू भएको त्योहरू पुरा मन पऱ्यो अनि कर्सियङहरूको त त्यही अब देखिरहने हो टुरिस्ट स्पट हो तिन तिनीहरूको चाहिँ अब टी गार्डनहरू भयो जस्तै अब दार्जिलिङको टी गार्डनहरू भयो अनि अब यता प्लेन साइडको चाहिँ अब मलाई मन पर्नेको अब कुरा चाहिँ के हो भन्दा चाहिँ सबै आफ्नो आफ्नो अब वे अब् लाइफ जिइरहेको हुन्छ है के कसैलाई कसैसँग मतलब हुँदैन त्यो हुन्छ नि वे अब् फ्रिडम त्यस्तो चाहिँ म अब मलाई पुरा सबभन्दा मन पर्छ